हेलो हिमेस दा म अभिनन्दन तामाङ बोलेको कि अघि तपाईँको क्याब बुक गरेको थिएँ तपाईँलाई दस बजी तपाईँ आइपुग्छु भन्नुहुन्थ्यो मलाई टाइम तेतिबेला गर्दा यहाँ एघार बजिसक्यो ढिलो भइसक्यो अन्त म चाहिँ मेरो काम अर्जेन्ट भएको कारणले चाहिँ म जानु पऱ्यो तपाईँको क्याब क्यान्सल गर्नुलाई मैले फोन गरेको थिएँ